विज्ञान र प्रविधिले मानिसहरूलाई महामारीमा जस्तै कोविडमा ठुलो हेल्प गर्नुभयो जब स्कुल कलेजस अफिसहरू बन्द थियो त्यति बेला सोसल मिडिया प्लेटफर्मद्वारा होइन सोसल मिडिया प्लेटफर्म डिजिटल लर्निङद्वारा हामीले कत्तिवटा कुराहरू सिक्नु पायौँ हामीले शिक्षाहरू ग्रहण गर्नु पायौँ होइन स्टुडेन्टहरू जो स्टुडेन्टहरू जो टाढो टाढो थियो उनीहरू घरमै बसेर पनि आफ्नो शिक्षाहरू प्राप्त गर्न सक्यो अनि म पनि यो डिजिटल लर्निङ बारेमा जानकार छु किनभने अब मैले पनि आफ्नो कलेज को शिक्षा त्यहीँबाट ग्रहण गरेको हो अनि यसको लाभ चाहिँ के हो भन्दाखेरि चाहिँ अब हामी घरमै बसेर पनि कत्तिवटा कुराहरू सिक्नु पायौँ हाम्रो यो महामारीको कारणले गर्दा चाहिँ हाम्रो पढाइ रोकिएन होइन डिजिटल लर्निङ नभएको भए चाहिँ हाम्रो पढाइहरूलाई पुरा हेम्पर पर्थ्यो हाम्रो टाइम पनि लस हुन्थ्यो हो अनि एकदमै लाभदायक भयो यो डिजिटल लर्निङ चाहिँ कोविडको टाइममा अनि यसको हानि चाहिँ के हो भन्दाखेरि चाहिँ अब जसरी हामीले फिजिकल क्लास अटेन्ड गर्छौँ त्यस्तो चाहिँ अनलाइनमा हुँदैन रहेछ जत्ति पनि बुझे पनि होइन जत्ति कोसिस गरे पनि अब क्लासमै बसेको क्लासै अटेन्ड गरेको जस्तो चाहिँ हुँदैन रहेछ हो अन्त कलेज हाम्रो कलेज पनि त्यत्तिकै घरै त्यत्तिकै घरैबाट सकियो केही एक्सपिरिएन्स प्र्याक्टिकल एक्सपिरिएन्सहरू नै भएन यसको हानि चाहिँ मलाई त्यही लाग्छ